विद्यालयमा मलाई मनपर्ने विषय भनेको गणित हो किनभने यसका लागि हामीले धेरै सोच्नुपर्दैन जस्तो उत्तर आउँछ त्यही नै एकदमै पक्का हुन्छ मलाई नमनपर्ने अथवा मलाई गाह्रो लागेको विषय भनेको इतिहास हो किनभने इतिहासमा धेरै हामीले साल सम्वद्हरू याद राख्नुपर्ने हुन्छ धेरै रट्नुपर्ने हुन्छ तर मलाई रट्ने काम मनपर्दैन त्यही कारण मलाई इतिहास गाह्रो विषय लाग्छ स्कुलमा हुँदा हामी साथीहरूसँग धेरै रमाइलो गर्ने गर्थ्यौँ जस्तै जब स्कुलको कुनै कार्यक्रमहरू हुन्थ्यो त्यसमा हामी नाच्ने गाउने प्रतियोगितातिर सहभागिता जनाउँथ्यौँ यस्ता कार्यहरूले स्कुले जीवनको धेरै राम्रो सम्झना गराउँदछ